मैले किसानहरूको आत्महत्यामाथि आफ्नो विचार साझा गर्नुपर्दा के भन्छु भन्दा सर्वप्रथम त किसानहरूले किन आत्महत्या गर्छन् भन्दा किसानहरूले आत्महत्या गर्नुको मुख्य कारण एउटा हो च बिरुवाको मूल्य एकदमै धेरै भएकाले अथवा उनीहरूले त्यो बिरुवा ल्याएर त्यो फसल उब्जाउन सक्दैन र विभिन्न किसिमको रासायनिक पदार्थहरू ल्याएर त्यहाँ उनीहरूले लगाउन सक्दैन यसो हुँदा उनीहरूले त्यसरी धेरै परिश्रम धेरै मिहिनेत गरेर फसल त उब्जाउँछन् तर त्यो फसलको सही मूल्याङ्कन बजारमा नहुँदा उनीहरूले आत्महत्या गर्छ उनीहरूले चाहिँदो उनीहरूले रहर लाग्दा कुराहरूलाई उपभोग गर्न पाउँदैन यसो हुँदा नै किसानहरूले आत्महत्या गर्छन् र सरकारले यसका लागि बिरुवा कम मूल्यमा बेच्नुपर्ने अथवा रासायानिक कुराहरू कम मूल्यमा प्रदान गरिदिनु अन्त पानी सिँचाइ व्यवस्था गरिदिए राम्रो हुन्छ भन्ने मेरो यस प्रश्नमाथि विचार छ